मैले चाहिँ दुई हजार एक्काइसमा क्लास टेनको फाइनल दिएर दिएको थिएँ अनि इक्जाम पनि इक्जाम अरे रिजल्ट पनि राम्रै आयो अन्त मैले चाहिँ स्कुल प्रणामीबाट इस्ट प्रणामीबाट दिएको हो अन्तखेरि चाहिँ मेरो रि रिजल्ट राम्रै आयो अनि मेरो घरको फेमिलीहरू पनि खुसी हुनुभयो अन्त हामी साथीहरूको पनि राम्रै आयो अन्त हामीले सेलेब्रेसन गरेको थियो त्यो इक्जाम अब राम्रो रिजल्ट आएकोमा